हेलो ए हजुर भन्नुहोस् न आन्टी सामानहरू पठाइदिएको थिएँ आइपुग्यो होला नि है घर

ए त्यस्तो त नहुनुपर्ने आन्टी त्यो त मैले आफ्नै सबै चेक गरेरै पठाइदिएको थिएँ राम्रै सामान हालेर पठाइदिएको त कस्तो के भएछ हजुर हजुर हो नि हो नि त्यही त मैले त राम्रै चेक गरेर पठाएको त्यस्तो त नहुनुपर्ने बाटोमा आउँदाखेरि अब पानी पर्दैछ अहिले त त्यो भरियाहरूले नै खै पानीहरू राम्रोसँगले छोपिदिएन कि सामानहरूमा र त्यस्तो भयो कि ए होइन होइन आन्टी मैले त्योहरू त सबै राम्रोसँगले पठाएको यसो गर्नुहोस् न त कि त्यो कुन कुन सामानहरू त्यस्तो भएको छ तपाईँ लिएर आउनुहोस् होइन म मान्छे पठाउँछु र उसले लिएर आउँछ अन्त म चेक गरेर तपाईँलाई फेरि अर्को राम्रो सामान पठाइदिन्छु नि त ल त्यस्तो भएको छ भने अब तपाईँ त हाम्रो रेगुलर कस्टमर हो अब तपाईँको कुरा त मैले सुन्नु नै पर्छ म नयाँ सामान तपाईँलाई पठाइदिन्छु नि है हुन्छ त्यसो गर्दा हजुर हजुर खासमा यस्तो त नहुनुपर्ने कुरा हो त्यही त हुन्छ म मेरो भुल मान्छु त्यस्तो एक्सपायर भएको छैन कोही बेला त्यस्तो भुल भइहाल्छ है अब ठिकै छ म तपाईँलाई नेक्स्ट टाइमको चाहिँ फेरि डिस्काउन्ट दिइहाल्छु हो नेक्स्ट पनि तपाईँले अब हाम्रैबाट त गर्नुहुन्छ सबै सौदापातहरू त म तपाईँलाई डिस्काउन्ट दिन्छु र यो पालिको चाहिँ जत्ति पनि सामानहरू त्यसरी बिग्रेको छ म त्यो सबै तपाईँलाई रिटर्न गरेर नयाँ राम्रो सामानहरू सबै एक्सचेन्च गरेर पठाइदिन्छु नि ल तपाईँ आउनुहोस् न एकपल्ट दोकानमा बात मारौँ न र हेरेर के कसो रहेछ यसो कुरा गरौँ न ल हुन्छ हुन्छ हुन्छ हुन्छ म त्यो सबैहरू हेर्छु नि ल हुन्छ हुन्छ म सबै याद गरेर फेरि नयाँ पठाइदिन्छु नि सामान ल हुन्छ हुन्छ आन्टी हुन्छ